जस्तै अब पवित्र कर्महरू भन्दामा अब घरमा कोहीबेला पूजाहरू लगाइन्छ होइन अन्तखेरि नानीहरूको अब भात खुवाई हुन्छ अन्त छेवरहरू हुन्छ होइन त्यति बेला चाहिँ हामीले इष्टदेव होइन पितृहरूलाई दियो कलश बालेर दियो कलश उठाएर होइन पूजा गरेर उनीहरूलाई सम्झिएर अन्तखेरि चाहिँ त्यो कर्म सुरु गर्छौँ हामी